हेलो

हजुर हजुर हजुर हजुर होइन भाइ दाजु त्यो यसो गर्नुहोस् न हौ तपाईँलाई चाहियो भने तपाईँले ब्ल्याकमा भर्दा भयो नि दाजु अहिले हाम्रो यस्तो बाटो बन्द भएर सप्लाई छैन दाजु बुक त मैले पनि बुझेँ नि होइन बुझेँ बुझेँ तपाईँको दुःख बुझेँ नि त तर हाम्रो दुःख कसले बुझ्ने दाजु बाटो बन्द छ बाटो चारपट्टिबाट बन्द भएर सप्लाई छैन दाजु तपाईँले यसो बुझ्नुहोस् न तपाईँले राम्रोसँगले सोचेर भन्नुहोस् न हौ हामी पनि कहाँबाट ल्याउनु भन्नुहोस् त लु तपाईँले बुक त गर्नुभयो नि भने नि अब हुन्छ हुन्छ त भने नि दाजु हुन्छ त भने नि मैले दाजु अब यहाँ सुन्नुहोस् न तपाईँले कुरा बुझ्दैन रहेछ कि क्या हौ तपाईँले बुझ्नुहोस् न कुरा चारपट्टिबाट बन्द भइरहेको छ उताबाट सप्लाई बन्द भएको छ यता तपाईँको आउने बाटो पनि तपाईँको बिग्रिरहेछ

होइन दाजु हे भगवान तपाईँले बुझ्नुहोस् कुरा तपाईँले बुझ्नुहोस् न प्रायः अरू तपाईँको त उताबाट बाटो खुल्ला भयो भनी उता सप्लाई बन्द भइरहे छ नि त दाजु बाटो बन्द भएर सिलगढीको बाटो बन्द भएर सबै बाटो वान ब्लक भएर तपाईँको यो पानीझरीमा तपाईँको बन्द भएर चाहिँ उताबाट सप्लाई बन्द भएको छ दाजु स्टक तपाईँको बाँडिसक्यो दाजु तपाईँ ढिलो हुनुभयो अलिकति कल तपाईँले छिटो गर्नु त्यहाँबाट भन्नुभयो भने हामी ल्याइदिन्थ्यो ल्याउँदा ल्याउँदा तपाईँको स्टक तुरियो नि त दाजु तपाईँ यस्तो गर्नुहोस् अब अलिक दिन पर्खिनु हामी त्यो बाटो खोलिएर अब दुई दिन बादमा तपाईँको सिलिन्डर यहाँनिर आउँछ हामी फर्स्ट टर्न तपाईँकोमा झारिदिन्छु नि त हुन्छ होला दाजु हजुर हुन्छ भरसक हामी कोसिस गर्छौँ फेरि बाटो बिग्रियो भने त्यो त अब प्रकृतिको खेल हो दाजु हामी भन्नुसक्दैनौँ बाटो खुल्ला छ भने चाहिँ हामी तपाईँको ल्याइदिने चाहिँ भरसक कोसिस गर्छौँ हो नि बुझेँ नि दाजु बुझेँ नि हजुर हजुर अहिले त मान्दैन क्यासै खोज्छ हजुर

हुन्छ दाजु म कोसिस गर्छु दाजु बुझ्छु नि दाजु त्यो कुरा बुझ्छु हजुर हुन्छ हुन्छ दाजु म राखेँ अहिले अलिक हतार छ कि म ल्याइदिनु चाहिँ ल्याइदिन्छु तपाईँको बिहा अगाडि ल्याइदिन्छु हुन्छ हुन्छ दाजु